अब गाई त पालिएको छैन अनुभव छैन बाख्राहरू चाहिँ अब पालेको अहिले चाहिँ छैन बाख्रा पाठाले बाख्राले ब्यायोपछि अब त्यो पाठाहरूलाई स्याहारसुसार गरेर तातोतातो खोलेहरू माउलाई पनि पाठाहरूलाई पनि दिनुपर्छ पाठालाई दुधमा लगाउनुपर्छ गाई बाछा बाघ पाठाले दुध तान्नु सक्दैन त्यति बेला सबै आफूले नै उचालेर बाख्रालाई दुध खुवाउनुपर्छ स्याहारसुसार गर्नुपर्छ टङ्ग्राउनुपर्छ घाँस पानी दानाहरू दिनुपर्छ गाई बाख्रालाई राम्रोसँगले र मात्रै दुधहरू आउँछ पाठाको लागि